म चाहिँ यहाँनिर एउटा पोल्टिकल पार्टीमा थिएँ होइन अन्त त्यति बेला चाहिँ अब पथसभाहरू हुन्थ्यो कता कता जानु पर्थ्यो होइन अब यहाँदेखि पेदोङ भयो लाभा भयो सिङ्जी भयो होइन गोरूबथान भयो कता कता पथसभाहरू हुन्थ्यो त्यहाँ जानु पर्थ्यो पर्चाहरू बाँड्नु पर्थ्यो मिटिङहरूको लागि जानु पर्थ्यो होइन त्यति बेला चाहिँ यहाँनिर हाम्रो पार्टीमा चाहिँ एकजना दाजु थियो भिम दाजु भन्ने भिम गुरुङ भन्ने ऊ चाहिँ साह्रै ढिलो गर्ने हामी त समयमा ठक्कै पुग्नु पर्ने अब हामी त केटी मान्छे होइन औरत मान्छे ठिकै टाइममा गएर ठिकै टाइममा घरमा आउनु पर्ने उसलाई त छ बजी हिँड्नु छ भने पर्खिँदा पर्खिँदा आठ बजीसम्म पनि नआउने हो कस्तो पिर पर्ने हामीलाई त त्यहाँदेखि बल्ल बल्ल बल्ल पुग्यो त्यहाँदेखि उता पुगेर मिटिङहरू एटेन गरेर मिटिङहरूमा बसेर सुनेर आउँदा फर्किँदा पनि त्यस्तै ढिलो हुने घरमा कस्तो समस्या हुन्थ्यो होइन भिम दाजुले गर्दाखेरि कोही कोही बेला त हामीले त उसलाई त रिस साह्रै रिस उठेर छोडिराखेर हिड्थ्यौँ हामी त होइन आफू आफू पैसा तिरेर फाल्टो गाडीमा जान्थ्यौँ त्यो रिजर्भ गरेको गाडीमा त कहिले प्रायः प्रायः हामी जाँदैनथ्यौँ नि अब उसले गर्दा ढिलो हुने अन्त रिजर्भ गाडी त हामी चाहिँ अन्तखेरि उसलाई त छोडिराखेर जान्थ्यौँ अलग्गै